मैले अस्ति अनलाइनबाट एउटा तेल मगाएको थिएँ त्यो तेलले चाहिँ मेरो कपाललाई अहिले राम्रो रिजल्ट दिँदैछ हो मेरो हेयर फल झर्नेदेखि डेन्ड्रफ झर्नेदेखि सबैमा राम्रो रिजल्ट दिँदैछ त्यही भन त्यसैले म सबैलाई यस तेललाई एकपल्ट लगाएर मेरो एक्सपिरियन्स तपाईँहरूलाई भन्दै छु